हजर लकडाउनमा त अब मान्छे खाली थियो है अन्त नयाँ नयाँ कुरा हेरेर पक सिक्नु इच्छा गरेर चाहिँ हामी हाउस वाइफहरू चाहिँ पकाउँथ्यौँ है त्यति बेला चाहिँ एल मैले चाहिँ भेज ससेज सिक्नु मन लाग्यो भेज ससेज बनाउनु मन लागेर चाहिँ मैले युट्युबबाट सिकेको थिएँ त्यसलाई चाहिँ भेज ससेजलाई चाहिँ तपाईँको आँ निउट्रेलालाई भिजाएर त्यसलाई किमा गरेर गाजरलाई ग्रेट गर्नु पर्दो रहेछ अन्त अलिकति लसुन अदुवा त्यसमै ग्राइन्ड गरेर

स्टिम गरेर चाहिँ लाइक टेन मिनट जस्टो स्टिम गऱ्यो गरेर त्यहाँदेखिन् निकाल्यो त्यसलाई सेलायो कुल गऱ्यो त्यहाँदेखिन् चाहिँ त्यसलाई चाहिँ त्यो ससेजकै सेपमा काट्यो यसरी पातला पातला पातला पातला काटेर चाहिँ तेलमा हलका फ्राई गऱ्यो जस्तो ससेज फ्राई गर्छ हामीले नन भेज फ्राई गर्छ त्यसरी चाहिँ ससेज फ्राई गरेर निकाल्यो निकालेर चाहिँ अब तपाईँलाई ग्रेभीमा खानु मन लाग्यो या चिली बनाएर खानु मन लाग्यो भने त्यस्तै रेसिपीमा चाहिँ बनाएर खाँदा हुन्छ अब त्यो भेज ससेज चाहिँ अब हामीले टेस्ट एज अ टेस्टमा भनौँ भने चाहिँ छुट्याउनु चाहिँ सक्दैन रहेछ नन भेज र भेज भनेर चाहिँ मिठो टेस्टी हुँदो रहेछ र म चाहिँ सक्सेस भएँ भेज ससेज बनाउनु